जता मेला लाग लाग्नु त लाग्थ्यो अब टिस्टा हामी दार दार्जिलिङमा दार्जिलिङ बडा मङमायामा बस्दाखेरि यहाँनिर टिस्टामा लाग्थ्यो होइन अन्त टिस्टामा लाग्थ्यो म सानो हुँदा अनि अस्तिको वर्षहरू पनि लागेको छ लाग्थ्यो अझै पनि लाग्छ लाग्छ अहिले पनि होइन सानोमा चाहिँ म एकदमै लाइक त्यो पिङहरूमा बेसी चढ्थेँ म अनि मलाई पिङहरूसित धेरै डर लाग्थ्यो अनि जब म सानो हुँदा अब म त्यस्तै के के किनेर आउँथेँ अलिक ठुलो भएपछि चाहिँ अलिकति ठुलो मतलब त्यति ठुलो पनि होइन चाहिँ फर्स्ट चाहिँ पहिलोचोटि मलाई रोटिपिङ चढ्ने आँट आएको थियो अब म नानासित चढेको थिएँ एकदम फर्स्टमा त एकदमै डर लागेको थियो अन्त त्यसपछि चाहिँ अलिक मजा आउँदै गयो है मजा आउँदै गयो अन्त अब रोटिपिङ अरू जस्तै कोलोम्बो नेपालीमा के भन्छ मलाई थाहा छैन तर पनि त्यस्तोहरूमा चढेँ एकदमै मजा आउँथ्यो अनि त्यो मेला चाहिँ खासमा टिस्टाको ग्राउन्डमा लाग्थ्यो है टिस्टाको ग्राउन्डमा लाग्थ्यो तर दुई हजार तेइसमा चार तारिक अक्टोबर दुई हजार तेइसमा एकदमै माथि चुङथाङ ड्याम्पहरू चाहिँ ड्यामहरू चाहिँ भत्कियो भत्कियो मतलब बादल फाटेर चाहिँ निकै दुई तिनवटा ड्यामहरू फाटेर फुटेर टिस्टा खोला ए टिस्टा खोलाको पानी एकदमै बढेर गयो अनि त्यो बढेर जाँदाखेरि त्यो ग्राउन्ड चाहिँ एकदमै पानीले भल आएर चाहिँ एकदमै भल आएर त्यो उयो ग्राउन्ड चाहिँ एकदमै बालुवाले अहिले यो पालि चाहिँ भरिएको छ एकदमै त्यहाँ चाहिँ मेला लाग्थ्यो अनि त्यो मेला चाहिँ अब यो पालि चाहिँ लाग्दैन होला अरू दिनहरूमा चाहिँ एकदमै मजाले लाग्थ्यो अनि ए ए यही हो एकदमै दुःख लागिरहेको छ एकदमै दुःख लागिरहेको छ अब त्यसरी भल अन्त है यो पालि मेला मनाउनु नपाउँदा हामी यहाँ लसेहरू जो जो थियौँ अनि हामी यहाँनिर बोल्नु अब के भन्नु र अब एकदमै दुःख लागिरहेको छ अनि दसैँ छेउछेउ आउँदाखेरि यसरी भल आउँदाखेरि त अब सबैको घरहरू कति बगाएको छ है ग्राउन्ड मात्रै होइन अरूको घरहरू पनि बगाएको छ त्यो बगाएको छ अनि एउटा